स सानो दोकानहरू जहाँ सुपारी मिठाई सिगरेट बिस्कुट इत्यादि धेरै जस्तो सामनहरू पाइने गर्छ यस्ता दोकानहरू ठाँउ ठाँउमा खोलेको देखा पर्छ स साना वस्तुहरू मात्र पाइन्छ यस्ता दोकानहरूमा र यस्ता दोकानहरू प्रायः हामी बजार इलाकामा देखा पर्ने गर्छौँ हालैका वर्षहरूमा किराना समानहरू जस्तै नुन मर मसलाहरू इत्यादिको मूल्यमा धेरै परिवर्तन देखा पर्छ महँगाइ गर्दा होला महँगाइले गर्दा यस्ता वस्तुहरूको मूल्यहरू पहिलोभन्दा धेरै बढेको छ यसले गर्दाखेरि कतिपय हामी जस्ता साधारण व्यक्तिहरूमा पनि यस महँगाइले निकै असर पारेको हामी महसुस गर्छौँ यसले गर्दाखेरि कोही कोही बेला हामीले भनेको जति मूल्यमा समानहरू किन्न सक्दैनौँ तरकारी जस्तै साग सब्जीहरूको दाममा पनि महँगाइले मूल्य बढेको देखा पर्छ चार पैसावटा पर्ने सागको पत्तालाई एक बिटा बनाएर बेचिने जसको मूल्य पचास वा साठि रुपियाँ पनि पर्ने गर्छ आलु टमाटर प्याजहरू एक समयमा दस रुपियाँ किलो पाउने गर्थे तर अहिले महँगाइले गर्दाखेरि त्यस्को मूल्य तिस चालिस रुपियाँ भएको देखा पर्छ टमाटरको दाममा पनि धेरै बड्दो हामी देखा पर्ने गर्छौँ यसले गर्दाखेरि हाम्रा कतिपय दाजु भाइहरूले चाहेको जस्तो मात्रामा सामानहरू किन्न सक्दैन